अब हाम्रो यता चाहिँ अब बाइकिङ गर्ने जग्गाहरू धेरै छन् अब जस्तो कि हिलसाइडहरू छ उता उता अब ठुल्ठुलो पाहाडी इलाकाहरू छ जसमा कि हामी बाइक लिएर घुम्न जान्छौँ अनि हामी जोसुकै चिज चाहिँ हाम्रो यता चाहिँ अब के भन्छ हाइवेतिर चाहिँ त्यस्तो अब हामीलाई उयो लाग्दैन इन्टरेस्ट लाग्दैन चलाउन जसमा कि बाइक एक्सिडेन्ट हुने डर हुन्छ त्यसमा हामीलाई चोटपटक लाग्छ फेमिलीलाई उयो हुन्छ त्यही लागि हामी हाइवेतिर चाहिँ त्यसरी चलाउँदिन पनि बाइक स्कुटीहरू हामी गयौँ भने बगान इलाकातिर हाइवेहरूतिर हिलसाइडतिर हाइवेतिर जाँदैनौँ पनि हिलसाइडहरूतिर त्यस्तो हिल्स एरियातिर दार्जिलिङ सिक्किम गान्तोक यस्तो जगातिर घुम्न जान्छौँ गयौँ भने नेपालहरू राम्रो जग्गा छ उता घुम्न गयो भने राम्रो लाग्छ जसमा कि अब हामीलाई इन्टरटेन हुन्छ नयाँ नयाँ भ्यूजहरू देख्न पाउँछ नयाँ नयाँ सिनेरीहरू देख्न पाउँछ राम्रो लाग्छ त्यसमा नयाँ नयाँ कुराहरू देखोस् जति हामीले बाइकहरू लिएर जाँदाखेरि घुम्न जाँदाखेरि नयाँ नयाँ कुराहरू देख्छौँ त्यति हामीलाई इन्टरटेन लाग्छ घुम्न मन लाग्छ नयाँ कुरा हेर्न मन लाग्छ जसमा कि हामीलाई बाइकमा जाँदाखेरि नि मजा आओस् होइन अनि बाटो राम्रो हुनुपर्छ त्यसको लागि अब हिलसाइडहरू हो भने राम्रो बाटो हुँदैन कति जग्गा बिग्रिएको हुन्छ कति जग्गा के भएको हुन्छ तर अब कति जग्गा राम्रो हुन्छ रोडहरू त्यसमा चलाउनु राम्रो लाग्छ रेसिङहरू गर्नु बाइकमा साथीहरूसँग धेरै टाढो टाढो घुम्न जानु कता कता अब हिलसाइडहरू भयो उता गोरुबथानहरू लाभा यता के भन्छ अम्बेकहरू कता कता अझै घुम्न जानु राम्रो लाग्छ जसमा कि हामीलाई पुरै मजा आओस् त्यसको हामीले पुरा अब मजा लिनुपऔँ जसमा कि अब सधैँभरि एउटा याद होस् त्यो मेमोरिस होस् त्यस्तो हामी चाहन्छौँ बाइकतिर घुम्न गयौँ भने चाहिँ त्यही लागि हामीले चियाबगानहरूतिर घुमेर यता उति धेरै धेरै टाढा टाढा गएर हाम्रो अहिले इलाकाहरू चाहिँ अब वनको छ त्यही लागि धेरै धेरै इलाकाहरूतिर घुमेर मजा गर्छौँ हामी